पहिलाको मोबाइल फोनमा चाहिँ त्यही हुन्थ्यो अब टच स्क्रिन हुँदैन थियो भनौँ न होइन त्यो किप्याड वाला हुन्थ्यो प्रथम त अर्को कुरा चाहिँ के हो भन्दाखेरि भिडियो कलहरू हुँदैन थियो अब टाढोमा भएको आमा बाउले कति देश विदेशमा भएको अब नानीहरूलाई हेर्नु नपाउने होइन छोरा छोरी मात्र होइन आफ्नो आफन्त आफ्नो अब भनौँ न हसबेन्ड वाइफहरू कतिजना अब कमाउने हिसाबले विदेश गएको हुन्छ होइन देश भित्र पनि अलग अलग अब जगामा बसेको प्लस अहिले त अब फेरि त्यसले गर्दाखेरि चाहिँ एकदम अब भिडियो कलहरू नहुने भयो अब अहिले चाहिँ भिडियो कलहरू हुन्छ प्लस फेसबुकहरू सब खोलियो होइन त्यहाँबाट अब मान्छेको नेम नाम टाइप गरेर हामीले सब अब साथीहरू पुरानो पुरानो छोडिएको साथीहरू सानोमा सानो सानोको साथीहरूलाई अहिले फ्रेन्ड बनाएर उनीहरूसँग बातचित गर्नु सकिन्छ होइन वाट्सएपहरू होइन धेरै धेरै यस्तो एपहरू छन् जहाँबाट हामीले अब छोडिएको साथीहरू भनौँ न छोडिएको आफन्तहरू बिछोडिएको आफन्तहरू बिछोडिएको साथीहरू भाइ सबजनालाई हामीले हामी फ्रेन्ड रिक्वेस्ट पठाएर नाम टाइप गरेर फ्रेन्ड रिक्वेस्ट पठाएर उनीहरूले एक्सेप्ट गर्छन् त्यस पछि भिडियो कल हुन्छ त्यस पछि यतिकै मान्छेको सम्बन्ध राम्रो हुन गइहाल्छ होइन छोडिएको बिछोडिएकोहरू पनि अब आफ्नो हुनु जान्छ होइन फेरि हामी कनेक्ट हुन्छौँ त्यो हौ अब त्यही हो स्मार्ट फोन र पहिलाको फोनमा चाहिँ अब त्यही हो डिफ्रेन्स अन्त अर्को कुरा के हो भन्दाखेरि पहिला कम्प्युट कम्प्युटरले गर्ने काम अहिले आधी उधी स्मार्ट फोनले नै गर्छ अब घरमा बसी बसी वर्क फ्रम होम भन्ने यस्तो पुरा एकदम पढेको नानीहरूको लागि होइन यस्तो पुरा एकदम उयोहरू आएको छ होइन त्यो अपर्च्युनिटीहरू छ जब् अपर्च्युनिटी भनौँ न त्यसले गर्दाखेरि अहिले अब वर्क फ्रम होम नानीहरूले सबजनाले वर्क फ्रम होम गरिरहेको छ कम्प्युटरको सब फेसिलिटिज अब सब जे जे कम्प्युटरमा हुनु पर्ने सब यो स्मार्टफोले नै गरिरहेको छ र नेटवर्कको भन्दाखेरि चाहिँ अब हुनु त टुजिबाट थ्री जी थ्रिजीबाट फोर जी यसरी अपग्रेड त भएको छ नेटवर्क होइन तर त्यस्तो अपग्रेड भएको जुन हिसाबले अपग्रेड भएको छ तर त्यो हिसाबले नेटवर्कले काम गरे जस्तो चाहिँ मलाई लाग्दैन किनकि टुजिबाट थ्री जी भयो अब थ्री जी हुँदाखेरि अलिकति मात्र त त्यसको उयो पावर बढेको जस्तो लाग्यो मलाई अहिले थ्रिजिबाट फोर जी फोरजिबाट अहिले त फाइभ जी भइसक्यो होइन तर त्यस्तो डर लाग्दो अब उयो चाहिँ भएको जस्तो चाहिँ लाग्दैन नेटवर्कमा चाहिँ अब म चाहिँ जियोको सिम चलाउँछु र जियोको चाहिँ एकदम राम्रो छ भनौँ न नेटवर्क एज कम्पेयर टु अदर सिम अहिले जियोले चाहिँ नेटवर्क कभरेज जियोको चाहिँ अल ओभर इन्डिया अब एकदम राम्रो छ अहिले टपमा छ जियो होइन र तर पनि अब नेटवर्क चाहिँ अब त्यस्तो अब टुजिबाट थ्री जी थ्रिजिबाट फोर जी जाँदाखेरि भास्ट त चल्ने होइन तर अब ठिकैको चल्छ भनौँ न त्यस्तो दामी त होइन अन्त त्यस पछि अर्को प्याकको कुरा गर्दाखेरि चाहिँ म चाहिँ वान सेभेन्टीको पनि छ अर्को अर्को टु थर्टी नाइनको पनि छ त्यो टु थर्टी नाइनकोले नै म रिचार्ज गर्छु र मेरो चाहिँ सिम जियो नै हो र एकदम राम्रो चल्दैछ सिम चाहिँ